जब टुरिस्टहरू हाम्रो दार्जिलिङ आउँछ उनीहरूको खर्च लगभग कति भन्नु अब बसेको खर्च होटेलको हजार बाह्र सय पर्छ साइडसिनको पच्चिस सयदेखि पैँतिस सय चार हजारसम्म पर्छ अन्त फेरि सिलगडी ड्रप गर्ने त्यसै पच्चिस टु तिन हजारसम्म लाग्छ अन्त साइडसिनको पैँतिस सय लाग्छ वा त फाइभ पोइन्ट्स सेभेन पोइन्ट्स भन्ने हुन्छ यस प्रकारले हुन्छ